हजुर हाम्रो क्षेत्रमा चाहिँ अहिले बेसी चाहिँ फुटबल खेलाहरू भइ रहन्छ र अब त्यसमा चाहिँ कुनै पनि प्लेयरहरूले त्यहाँ आचार संहिताको पालन नगरे वा उल्लङ्घन गरेमा चाहिँ पहिला चाहिँ अम्पायरले त्यस खेलाडीलाई पहिला सम्झाउने गर्छ र फेरि सम्झाएर फेरि पनि त्यो त्यस खेलाडीले त्यसरी नै रफ वा त्यसरी नै उल्लङ्घन गरिरह्यो भने उहाँलाई यल्लो कार्ड दिइन्छ र पनि फेरि उहाँले त्यस खेलाडीले त्यसरी नै रफहरू खेलिरह्यो भने त्यसलाई रेड कार्ड दिएर यो म्याचबाटै निकालिने गर्दछ म्याचबाटै नभएर त्यसलाई तिन चार त्यो म्याचभरि भित्र खेल्नु पाउँदैन अनि त्यसरी नै हाम्रो यस ठाउँमा भलिभलहरू पनि भइ रहन्छ भलिभल म्याचतिर पनि अब खेलाडीले त्यस्तै खेलेमा अब उहाँलाई पनि त्यस खेलबड निकाल्ने गर्दछ त्यही हो